दार्जिलिङमा चाहिँ अब धेरै व्यवसायहरू छन् र प्रायः मानिसहरू कमानमा काम गर्छन् कति कन्ट्र्याक्टर ड्राइभर टिचर र कतिले आफ्नै बिजनेस पनि गर्छन् र अब कतिजनाले गभर्मेन्ट जब नै खोज्छन् किनभने गभर्मेन्ट जब सेक्योर हो त्यस्तो हो यस्तो हो भन्छन् र प्रायःले गभर्मेन्ट जब नै रुचाउँछन् र प्राइभेटभन्दा अब प्राइभेट चाहिँ किन रुचाउँछन् भन्दा चाहिँ अब इन्कम बेसी हुन्छ त्यसको लागि पनि र कसैले अब गभर्मेन्ट पाएन भने प्राइभेट गर्न कर लाग्छ त्यस्तो हुन्छ र अब यहाँ धेरै बेरोजगारी त धेरै नै छ यहाँ हाम्रो दार्जिलिङ जिल्ला किन हो भन्दा चाहिँ मलाई यस्तो लाग्छ अब धेरै धेरै पढेका पनि छन् तर अब के गर्नु पऱ्यो भने त गर्नुसक्छ तर अब त्यो गर्न रुचाउँदैनन् यहाँ कस्तो छ मानिसहरू भन्दाखेरि एकैचोटि धेरै धेरै पैसा पाउनुमै छ इन्ट्रेस गर्छन् र तर त्यस्तो त्यस्तो त हुँदैन नि त र अब के हुनुपऱ्यो हुनुको लागि पहिलाबाट त केही सानोदेखि थाल्नुपऱ्यो बिस्तारै बिस्तारै ग्रो गर्नुपऱ्यो र अब त्यो चाहिँ यहाँ त्यस्तो छैन र त्यस्तो नहुँदा चाहिँ यहाँ बेरोजगारी बढेको बढेकै अन्त केही पनि भएन यस्तो पनि भएन उस्तो पनि भएन र सानसानो काम गर्नु लजाउँछन् धेरै अहिलेका युवायुवतीहरू अन्त अब त्यो केही नहुँदा हुँदा अन्तिममा बाहिरतिर जान्छौँ केही गर्छौँ भन्छन् अन्त हुन त बाहिर देश र यहाँ पनि एउटै हो खट्नु त त्यही हो त्यही पैसाकै पछि लाग्छन् तर अब विशेष गरी चाहिँ त्यही हो मानिसहरू चाहिँ कम्ती कमाउनुमा चाहिँ रुचाउँदैनन् एकचोटि बेसी खोज्छन् र नै यहाँको हालत यस्तो भएको जस्तो लाग्छ मलाई